नमस्कार नमस्कार भन्नु होस् के थियो खोइ चिन्नु त सकिनँ मैले ए ए ए याद भयो याद भयो भन्नु होस्

छ छ छ छ होइन मेरोमा सबैको छ सबै त्यो बोर्डहरूको जुन जुन भन्नु हन्छ तपाईँहरूले तिनीहरूको सबैको मेरोमा भेषभूषा पाउँछ दौरा सुरुवाल पनि पाउँछ तामाङको पाउँछ भोटेको पाउँछ हो राई लिम्बूको पाउँछ नेपालीको पाउँछ सबैको पाउँछ तपाईँलाई अब कस्तो खाले चाहियो के चाहियो तपाईँले भन्नु सक्नु हुन्छ अथवा अर्डर गर्नु सक्न हुन्छ आएर तपाईँ अच्छा

अच्छा

अच्छा अच्छा होइन यसो गर्नु होस् न तपाईँ मेरो पसलमा आउनु होस् हो तपाईँ मेरो पसलमा आउनु होस् तपाईँले पहिला मोडल छान्नु होस् कुन चाहिँ किसिमको कस्तो कस्तो त्यो अनुसारको त्यो एउटा प्राइज हुन्छ त्यो प्राइजमा म अलिकति तपाईँलाई डिस्काउन्ट गर्न सक्छु तपाईँले पनि अब उता लगेर बेच्नु हुन्छ भनेदेखि यहाँ जुन चाहिँ दाममा बेच्छु त्यही दाममा बेच्नु त सकिएन किन भने तपाईँले एक दुई पैसा राख्नु पर्यो त्यसले गर्दाखेरि म चाहिँ अब तपाईँलाई चाहिँ अब कुन चाहिँ डिजाइनमा हेर्नु हुन्छ कस्तो खाले हेर्नु हुन्छ कपडा पनि हुन्छ कुन चाहिँ कपडामा छान्नु हुन्छ अब त्यो अनुसारको हुन्छ चिज चाहिँ तपाईँ तपाईँ दोकानमा न आई त भएन अच्छा त्यो पनि छ छ छ छ छ पाउँछ अच्छा त्यो त म रिजनेवल प्राइज त मिलाई दिइहाल्छु नि तपाईँले लगेर वहाँनेर अब दुई चार खानु पर्यो तपाईँ एउटा अब त्यहाँको डिलर भए पछि तपाईँले खानु पर्यो होइन त्यसले गर्दाखेरि त म अलिक दामहरू त घटाइहाल्छु नि तपाईँलाई तपाईँ आएर अच्छा अच्छा अच्छा अच्छा ओके ओके ओके ओके